फर्मरहरूको लागि चाहिँ आकाशको पानी हुन्छ अनि आकाशको पानीले पनि खेती गर्नु सक्छ अनि खोलाको पानीबाट पनि हुन्छ अनि गभर्मेन्टको हेल्पबाट के के कुराहरू जस्तै च्यानलहरू बनाइदेको हुन्छ तेसबड पनि हामी पानी तान्नु सक्छ अन्त छेउछाउमा धारा पधेँरोहरू छ भने त्यसबाट पनि पानी चाहिँ तान्नु सकिन्छ अनि त्यसरी नै हामी चाहिँ खेतीमा हेल्प गर्नु सकिन्छ